हेलो ए सुन्नुहोस् न ए हामी के भन्छ कालिम्पोङको यसो गुम्बाहरू घुम्नु जाऔँ भनेर चाहिँ नि कि कुन चाहिँ कुन चाहिँ गुम्बा छ होला है कालिम्पोङमा हजुर हजुर त्यही त हामी जाऔँ भनेर भनेको थियो कि अन्त गाडीको भाडाहरू चाहिँ लाग्छ होला है हजुर हजुर ए लाभा चाहिँ लाभा चाहिँ कतितिर हुन्छ ए होइन हामी चाहिँ यता ऊ योबाटै जाऔँ भनेको नि यता होटलमा बसेको थियो कि अन्त यता हजुर कालिम्पोङ होटलमै बसेको थियो अन्त यता कालिम्पोङबाटै जाऔँ भनेर नि कालिम्पोङ टु लाभा गुम्बा चाहिँ कति ए हजुर हजुर ए अन्त यता यता ऊ यसको चाहिँ दुर्पिनहरूको चाहिँ होइन हामीले त हामीले त खाली यस्तो नामहरू मात्रै सुनेको अलिअलि होइन तर अब हामी गएको त छैनौँ अब कतिजनाकोबाट सुनेको अब राम्रो छ यता लाभा गुम्बा पनि राम्रो छ दुर्पिन पनि राम्रो छ भनेर भन्छ तर अब आफै त गएको छैन कहिले पनि कि त्यही कारण जाऔँ कि भनेर नि हजुर हजुर ए कालिम्पोङबाट दुर्पिन चाहिँ कति लिन्छ ए होइन हामी त ऊ यसमै जान्छ नि रिजर्भ नै गरेर जाने किनकि हामी कति जग्गा होइन हामी त कालिम्पोङबाटै जाने कि फेरि हामी त त्यस्तो चिन्दैनौँ हो अन्त त्यही कारण चाहिँ हामी रिजर्भ नै गरेर जाऔँ भनेर नि अब त्यहाँ कालिम्पोङ होटलदेखिको घुमेर त्यसपछि फेरि हामीलाई तपाईँले फेरि होटलमै छोडिदिनु पर्यो हजुर त्यो चाहिँ अब हामीलाई चाहिँ यता ऊ यसमै जाऔँ भनेको नि लाभा गुम्बामै कि तर पनि एकपल्ट हामी यसो हामी यसो ऊ यो गर्छ नि हामी सल्लाहहरू गर्छ हुन्छ हुन्छ हुन्छ हुन्छ म एकपल्ट यही नम्बरमा फोन गर्छु नि